मैले गुरुबथान बजारको ब्याग दोकानबाट एउटा ब्याग किनेको थिएँ र त्यो ब्याग एकदमै डुप्लिकेट रहेछ धेरै खपेन एक महिना पनि खपेन चार पाँचवटा किताबहरू बोकेर हाल्दा पनि एक महिना पनि खपेन र यो चाहिँ मेरो नराम्रो अनुभव छ कुनै पनि सामान किन्दाखेरिको